मैले क्लास नाइन टेन हुँदादेखिको गर्नु थालेको सोसियल वर्कहरू गर्थेँ पहिल्यैदेखि कोभिड कोभिडको टाइम थियो त्यति बेला पनि गाउँ समाजमा सघाएँ अनि बुढी बोजू थियो घरमा कोही थिएन खानाहरू पकाएर लगिदिएँ अनि सोसियल वर्कहरू गरिरहन्छु क्लास टुवेल्भ सकेर गरेँ अनि अब कलेजमा गर्दैछु अनि बुढो बाजे बोजूहरूलाई हेल्प गर्थेँ हस्पिटलहरू जान्थेँ त्यहाँ हेल्प गर्थेँ बुढो बाजे बोजूलाई पुऱ्याउँथेँ सोसियल वर्कहरू पुरा गरेँ राम्रो राम्रो काम गरेँ